पहिला अब त्यस्तो चित्रकला कार्यशालामा अब भाग त लिएको थिइन तर अब सानोमा चित्रकलाको अब क्लासहरू हुन्थ्यो त्यसमै हामीले चित्रको बारेमा हल्का सिक्यो अन्त अब साथी भाइहरूसँग मजाले चित्र बनायो अन्त अब सरले पनि सिकाउनु हुन्थ्यो चित्रको बारेमा अन्त अब सानोमा अब त्यति अब चित्रको बारेमा थाह थिएन तर अब जब ठुलो हुँदै गयो चित्रको बारेमा थाह पायो अन्त चित्रको बारेमा अब इच्छुक हुँदै गयो हामीलाई अन्त धेरै कुराहरू सिक्यो चित्र बनाएर पनि अब अब चित्रले अब धेरै कुरा सम्झाउँदा रहेछ अन्त त्यो चित्रमा अब के के हुन्छ के के गर्नुपर्ने त्यसलाई सेडिङहरू अब कसरी दिनुपर्ने अन्त कलरहरू अब कसरी गर्नुपर्ने अन्त अब चित्रलाई अब बुझ्नु लागि के के गर्नुपर्ने त्यो सबै सिकाउनु भयो अन्त अब धेरै कुरा सिकेको चित्रको बारेमा अन्त अब चित्रले फिलिङ्सहरू पनि देखाउँदा रहेछ क्याउ हो अन्त चित्रले चाहिँ अन्त धेरै जिनिसहरू सिकाउँदा रहेछ है